फर्स्ट कामको बारेमा भन्नु पर्दाखेरि चाहिँ म यस्तो ठुलो ठुलो कामहरू त केही पनि गर्दिनँ है म अहिले स्कुल पढ्दैछु म चाहिँ टिस्टा ब्रिज हाई सेकेन्डेरी स्कुलमा पढ्छु म चाहिँ टुएल्ब क्लासमा पढ्दैछु अन्त मेरो म चाहिँ मलाई चाहिँ मेरो टिचरहरूले पढाउनु हुन्छ सरहरूको नाम चाहिँ दिलीप सर कुलदिप सर एपी सर पिजीसरहरू अनि म्यामहरू हुनुहुन्छ मलाई चैं उनीहरले पढाउनु हुन्छ अन्त म चाहिँ अहिले नै त्यस्तो ठुलो ठुलो कामहरू चाहिँ केही पनि गर्दिनँ अन्त जब छुट्टी सन् सटर्डे सन्डे स्कुल छुट्टी हुन्छ या अरू दिन कुनै दिन स्कुल छुट्टी हुन्छ त्यो दिन चाहिँ म काम गर्ने गर्छु तर त्यो पर्सनल आफ्नो काम गर्ने गर्छु म आफ्नो लुगा आफै धुन्छु भाँडा धुनु खाना बनाउनु म सबै नै गर्छु आमा बाबालाई आमा बाबाको पनि मो काममा हेल्प गर्छु जे जस्तो काम भए पनि म सके नसके पनि म अलिलि आमा बाबालाई हेल्प गर्छु अन्त